यता पानी पऱ्यो भने मात्रै सिँचाइ हुन्छ पानीको स्रोत केही पनि छैन पानी परेन भने खेती हुँदैन केही पनि हुनु सक्दैन बारिस भयो भने मात्रै सबै हुन्छ नभए पानी नहुनु भने केही पनि छैन यहाँ पुरा पहाड छ पहाडदेखि पानी निस्किँदैन सरकारी योजनाहरू केही पनि छैन